सांस्कृतिक संरक्षणको निम्ति त हामीले नानीहरूलाई बेसिकल्ली स्कुलबाट नै सिकाउनुपऱ्यो अब अहिले त अङ्ग्रेजी मिडियम भन्छ नानीहरूलाई सबै अङ्ग्रेजी मिडियममै स्कुलमा लगाउँछन् तर यहाँनिर अङ्ग्रेजी मिडियमकै स्कुल छ भने पनि आफ्नो संस्कृति के हो आफ्नो परम्परा के हो त्यो सबै नानीहरूलाई एक पिरियड भए पनि अर्थात् जेनरल नलेजकै मार्फत भए पनि सिकाउनुपर्छ र यसको निम्ति त हामीले एउटा प्रयास पनि गरेको थ्यौँ हाम्रो परम्परा भनेर हामीले त एउटा डकुमेन्ट्री पनि पेस गऱ्यौँ त्यो हामीले सबैलाई फैलायौँ तर अहिले हाम्रो हामी मात्रै के गर्नु हाम्रो देश नै भनौँ एउटा यो वेस्टर्न कल्चरपट्टि ढल्किरहेको छ त्यो वेस्टर्न कल्चरपट्टि चाहिँ नढल्केर चाहिँ आफ्नो पुरानो संस्कृति पुरानो परम्परालाई संरक्षण गर्नुको निम्ति घरका अभिभावकहरूले स्कुलका गुरुजनहरूले पनि नानीहरूलाई सुझाउ दिँदै नानीहरूलाई अलिकति यसको विषयमा ज्ञान दिनुपर्छ